हेलो मालिक बाउ नमस्ते आज त अलिक ढिलो भइयो गाडी जामले गर्दाखेरि आज ढिलो भयो कि अन्त खाना दिनुहोस् है अस्तिकै जस्तो अँ अँ सुँगुरको खुट्टा हजुर हामी दुईजना छौँ हजुर र अस्ति त एकदम मिठो थियो एकदमै दामी थियो आज कस्तो बनाउनु भएको छ कुन्नि हामी दुईजना छौँ ल अँ दिनुहोस् है